म भारतमा धेरै ठाउँमा भ्रमण गरेको छु बाइकद्वारा जस्तै दार्जिलिङ पेदोङ लाभा सिक्किम अझै धेरै जग्गाहरू छन् जहाँ म गइसकेका छु अनि मलाई धेरै मज्जा आएको छ तर अहिलेसम्म चाहिँ बाइक फेल चाहिँ भएको छैन किनकि जहिले पनि कहीँ निक्लिनुभन्दा पहिला चेक गर् चेक गर्छु सर्भिसिङमा लान्छु अनि जहिले पनि म याद गरिरहेको हुन्छु बाइकलाई केयर गर्छु त्यही भएर अहिलेसम्म त्यस्तो चाहिँ भएको छैन हो र म सिफारिस गर्नु चा चाहन्छु कि म एकपल्ट चाहिँ लदाक जानु जान चाहन्छु र लदाकको भ्रमण गर्न चाहन्छु कि लदाक कस्तो छ भनेर अनि मज्जा गर्नु चाहन्छु